म क्षेत्रीय भाषामा ब्याङ्किङको कागजातहरू उपलब्ध भएको देख्न चाहन्छु यसो गर्नाले कम्ती आय भएको र कम्ती पढेकाहरूले पनि ब्याङ्क गएर सजिलैसित खाता खोल्न सक्छन् अनि ब्याङ्कको सुविधाहरू पाउन सक्छन्